हजुर हजुर मेरोमा छ सिमी आलु कोपी भेन्डीहरू छ के के चाहिएको तपाईँलाई चाहिँ सिमी बिस रुपियाँ पवा हजुर छ त ए हजुर सबै प्रायः जस्तो त पाउँछ खुर्सानी आलु प्याजहरू टमाटरहरू छ

ए लसुन अँ छ त कति कति चाहिँ चाहिएको तपाईँलाई चाहिँ

हजुर हजुर हजुर फुलकोपी ए हजुर फुलकोपीको चाहिँ अलिकती दाम चाहिँ बढेको छ है साठी रुपियाँ केजी भएको छ हो अँ हुन्छ अन्त अरू गाजरहरू चाहिँदैन सलादको लागि अँ बिटहरू छ त ए हजुर हुन्छ

आलुहरू चाहिँ चाहिँदैन ए हजुर अन्त क्याप्सिकमहरू पनि छ चाहियो भने ए हुन्छ हुन्छ हुन्छ कहिले पठाइदिनु त्यसो भए हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ फ्रेस फ्रेसै छ नि सब्जीहरू त सबै अघि बिहान त आएको